इतिहासको कुरा भन्नुपर्दा चाहिँ मलाई सती प्रथा चाहिँ एकदमै मन नपरेको हो किनभने अब आफ्नो एउटा बुढा एउटा श्रीमान मर्दाखेरि चाहिँ श्रीमती चाहिँ त्यो आगोमा बसेर जलेर मर्ने जस्तो प्रथा चाहिँ एकदमै नराम्रो प्रथा हो बरू त्यो मान्छेलाई पोइजन खुवाएर मारिदेउ तर त्यसरी आगोमा एउटा बल्दै गरेको आगोमा एउटा केटीलाई त्यसरी जलाउने भनेको प्रथा चाहिँ एकदमै नराम्रो हो तर ब्रिटिसरहरूले हाम्रो भारत देशमा आएर धेरै नराम्रो नराम्रो गरी हाम्रो नराम्रो गरे तापनि उनाहरूले आएर चाहिँ यो सती प्रथा हटाएकोमा चाहिँ मलाई एकदमै राम्रो लाग्छ होइन अहिले पनि त यसको बादमा पनि कतिवटा ठाउँमा सती प्रथाको चलनहरू भइरहेको हामीले महसुसहरू गऱ्यौँ तर मलाई चाहिँ इत्यास सम्झिँदा अझै यो सती प्रथा चाहिँ एकदमै मन नपरेको मन नपर्ने प्रथा हो